मेरो एउटा मनपर्ने टपिक है सब्जेक्ट भनेको नै एउटा फोटोग्राफी हो है मलाई एकदम फोटो खिच्न चाहिँ मलाई एकदमै मनपर्छ फोटो खिच्नुमा पनि वाइल्ड फोटोग्राफीमा चाहिँ मलाई एकदमै ज्यादा इन्ट्रेस छ है वाइल्ड एकदमै जनावर ठुल्ठुलो जनावरको फोटो खिच्नुमा चाहिँ मलाई एकदमै इच्छा लाग्छ तर यो क्षेत्रीय यो राष्ट्रिय अन्तर्गत हुने जुन चाहिँ एउटा फोटोग्राफी उयो प्रतियोगिता छ है त्यो प्रतियोगिताहरूमा चाहिँ मैले अहिलेसम्म चाहिँ भाग लिएको छुइनँ र एकदमै मलाई भाग लिने चाहिँ एकदमै मलाई चाहना छ इच्छा छ है तर अहिलेसम्म चाहिँ त्यस्तो मौकाहरू मैले पाएको छुइनँ कारण त्यसको मैले त्यसको एडभरटाइजमेन्टहरू पनि मैले एकदमै कम्ती मात्रामा म पाउने गर्दछु त्यसले गर्दा पनि एकदम फाइनेनसियली एकदमै कम प्रब्लम भएकोले गर्दा पनि म त्यस्तो प्रतियोगिताहरूमा चाहिँ म भाग लिन चाहिँ सकेको छुइनँ है तर एकदमै मेरो आन्तरिक ह्रदयबाट एकदमै मलाई इच्छा छ यो कुरामा चाहिँ एउटा भाग लिने प्रतियोगितामा चाहिँ एकदमै हिस्सा लिने है तर अहिलेसम्म चाहिँ मैले त्यो प्रतियोगितामा चाहिँ मैले हिस्सा लिने चाहिँ मैले पाएको चाहिँ छुइनँ है इच्छा त छ तर मैले एकदमै त्यो कुरामा मैले यी हिस्सा लिने मैले अहिलेसम्म चाहिँ अवसर चाहिँ मैले पाएको छुइनँ